मैले अनलाइनबाट फ्लाक्स मगाएको थिएँ र त्यो भनेकै डेटमा आइपुग्यो र जसले डेलिभरी गर्नुभएको थियो त्यो उहाँ पनि धेरै राम्रो हुनुहुन्थ्यो उहाँको व्यवहारहरू धेरै राम्रो थियो र मैले त्यो प्रडक्ट हेर्दाखेरि त्यो प्रडक्ट पनि यति धेरै राम्रो थियो मलाई साह्रै मनपर्यो